फोटोग्राफी अहिले सबैजनाले नै गर्छ फोटो क्लिक सबैजानाले गर्छ बच्चादेखिको लिएर बाजेहरूलेसम्म कतै स्कुलतिर प्रोग्राम भयो भने कतै बिहातिर भयो भने केही पूजातिर चाहिँ त्यहाँ पनि हामीले फोटोग्राफी गर्छै गर्छ किनभने हामीले कि पछाडि भविष्यको लागि हामीले त्यो फोटोहरू क्लिक गरेर राख्छ कि हामीलाई राम्रो लाग्छ पछडि आफ्नो पहिलाको फोटो हेर्दाखेरि मलाई पनि यस्तो फोटोग्राफीहरू मनपर्छ हबी फोटोग्राफीको हबी भन्दा सबैजनाले त्यो हबी मात्रै भनेर हुँदैन आफूले सिक्नु पनि पर्यो के के नयाँ नयाँ टेक्नोलोजीहरू सिक्नुपर्छ त्यो सिक्यो भने पछाडि हामीलाई सजिलो हुन्छ भविष्यमा केही सिक्नुपर्छ किनभने पछाडि अहिले हामीले अहिले हाम्रो मोडल अर्कै छ पहिला अलिक अप्ठ्यारो हुन्थ्यो पहिला यस्तोहरू केही थिएन अहिले चाहिँ हाम्रो सबै छ हामीलाई चाहिँ अहिले हामीलाई सबै सुबिस्ता छ हामीलाई केही गर्नु छ भने यो टेक्नोलोजीले भयो भयो यो टेक्नोलोजीहरू गरेर अनि फोटोग्राफी त मलाई त एकदमै इम्पोर्टेन्ट लाग्छ तपाईँहरूलाई चाहिँ खै कुन्नि त्यो हामीले पछाडि फोटोहरू क्लिक गरेर सबैजनाले त गर्छ फोटोहरू क्लिक मलाई चाहिँ साह्रै मनपर्छ